र है हामी सबै प्रायः आमा दिदी बहिनीहरूले घरमा धेरै प्रकारको हामीले फुलहरू हामीले रोप्ने गर्छौँ है जसको कारण चाहिँ है एउटा सुन्दरतालाई हामी देख्ने गर्छौँ र जुन घरमा है एउटा आमा मान्छे एउटा स्त्री जाति हुन्छ त्यो घरमा है फुल सबैले रोपेकै हुन्छ र रोप्नु पनि पर्छ त्यो चाहिँ हाम्रो एउटा स्त्री जातिको एउटा गहना जतिकै हो है हामी परिवारमा एउटा आमा एउटा छोरी एउटा बुहारी चाहिँ कतिको लगनशिल छ पारिवारिक को कुराहरूमा भन्ने कुरा चाहिँ है जब है हामी अरूहरूको घरमा जान्छौँ हामीले फुलहरू फुलबारीहरू हेर्दै जाँदा चाहिँ है हामीले त्यहाँ चाहिँ हामीले त्यस्तो कुराहरू पाउँछौँ है हामीले फुलबारीहरू हेरेर पनि हामीले अनुमान लाउन सक्छौँ कि यो घरको छोरी यो घरको है आमा है यो घरको दिदी बहिनी चाहिँ कति चाहिँ आफ्नो घरको सुन्दरतामा उहाँहरूले त्यो कुाराहरूमा ध्यान राख्छ भन्ने कुरा चाहिँ हामीले त्यहाँबाट थाहा पाउन सक्छौँ र है मैले मेरो एउटा नजिकैको छिमेकीलाई है जस्ले चाहिँ है घरमा फुहरू रोप्ने काम गर्नुभएको थिएन है उहाँलाई अनुभव पनि थिएन तर है जब म एकदिन उहाँको घरमा गएँ मैले त्यो कुराहरू नपाउँदा धेरै खल्लोपना भइरहेको थियो र एउटा साथीको हैसियतमा मैले है उहाँलाई सल्लाह दिइराखेको थिएँ है फुलहरू रोप्नु तर है अहिले चाहिँ उहाँको घरमा एकदमै राम्रो फुलहरू फुलेको छ विभिन्न कलरको फुलहरू फुलेको छ मानिसहरूले हेर्दा है घरको एउटा सुन्दरता पनि है त्यहाँ मैले देखिराखेको छु र त्यो है सल्लाहले त्यो बहिनीले असलसँग आफ्नो घरहरूलाई सुन्दरता है सँग राख्न सकेको छ र त्यो अनुभव चाहिँ है मैले यो दिनहरूमा गरेको छु